घरमा खाना पकाउँदा हामी चाहिँ सिलिन्डरै प्रयोग गर्छौँ अनि सिलिन्डर प्रयोग गर्दाखेरि चाहिँ रेगु रेगुलेटरहरू चाहिँ सधैँ म चाहिँ अफ गर्ने गर्छु किन भन्दाखेरि चाहिँ अब हामीले सुरक्षाको लागि चाहिँ सधैँ अब रेगुलेटर अफ गर्नुपर्छ अनि चुल्हाको छेउतिर सिलिन्डरहरू राख्नु हुँदैन अनि मैले चाहिँ के गर्छु भन्दाखेरि चाहिँ रेगुलेटरमा चाहिँ जहिले पनि चिसो अब यो यो कपडा हुन्छ नि नरम कपडा त्यो नरम कपडालाई चाहिँ भिजाएर राख्ने गर्छु है अनि क सधैँ अफ गर्ने गर्छु अनि हामीलाई चाहिँ सुबिस्ता हुन्छ है सवधानी हामीले अप्नाउनपर्छ सधैँ रेगुलेटर चाहिँ अफ गर्नुपर्छ नि खानाहरू पकाउँदाखेरि अब घरमा अब चुल्हाहरू बाल्नु हुँदैन बत्तीहरू अब सिलिन्डरको छेउमा राख्नु हुँदैन मट्टीतेलहरू भयो माचिसहरू छेउमा राख्नु हुँदैन र सधैँ हामीले चाहिँ अब खानाहरू पकाउँदाखेरि चाहिँ हामीले याद गर्नुपर्छ हामीले सावधानी चाहिँ हामी आफै अप्नाउनुपर्छ